रन्जन दा माथि म गोरुबथान जाने भनेको र माथि चौरस्ताबाट चाहिँ गोरुबथान जाने गाडी छ कि छैन हो र कुन चाहिँ छ त्यो ड्राइभरको नम्बर मलाई दिनुहोस् न